मलाई यात्रा गर्नु चाहिँ मलाई पुरा मनपर्छ र मेरो सबसे भन्दा लामो यात्रा भनेको हो मेरो आफन्तहरूसँग उता भुटान गएको थिएँ दुई हजार दसमा अन्त त्यहाँ चाहिँ एकदमै त्यो दिन स्प्रिङ सिजन थियो त्यो समय एकदमै राम्रो थियो वातावरण पनि क्लाइमेक्स वेदरहरू पनि एकदमै राम्रो दिनमा गएको थियौँ अन्त त्यहाँ हामीले जाँदाखेरि धेरै राम्रो दृश्यहरू देख्यौँ बाघपुलदेखि उत्तर जाँदाखेरि एकदम राम्रो गाडीमै हाम्रो सानो गाडीमै गएको थियौँ र त्यहाँदेखि उता चाहिँ कतिपय ठाउँहरूमा जाँदा हामीहरू सायद बिसाउँदै पनि गयौँ होला किनभने बाटो लामो थियो अन्त त्यहाँ जाँदाखेरि हामी उता भुटान जाँदाखेरि फुन्चुलिङ फाटक गयौँ र त्यहाँ हामीले पास बनाउनुपऱ्यो अन्त त्यहाँ जग्गाहरू एकदमै राम्रै थियो जस्तैमा त्यहाँको भुटा भुटनिसहरूमा ट्रेडिसनल ड्रेस लाउनुभएको थियो र गुम्बा पनि यति राम्रो थियो सरसफाइ एकदमै राम्रो र यता भुटान यता इन्डिया त्यस्तो उसमा बोर्डरमा थियो र हामीले त्यो बोर्डर क्रस गरेको र उता भुटानमा फुन्चुलिङ भुटानमा गयौँ र त्यहाँ धेरै धेरै एकदमै राम्रो राम्रो दृश्यहरू थियो जग्गाहरू थियो हामीले फोटोहरू पनि खिच्यौँ र त्यहाँ मेरो साथीहरूसँग मेरो कजिन या आफन्तहरूसँग एकदमै हामीले इन्जोय गर्यौँ क्रोकोडाइलहरू पनि भेटियो र त्यहाँ त्यस पछाडि मेरो सेकेन्ड यात्रा म उता दुई हजार तेह्रमा हैदराबाद गएँ हैदराबादमा पनि मेरो दिदीहरूसँग आफन्तहरूसँग गएँ त्यहाँ पनि हामीले ट्रेनद्वारा गयौँ तिन दिनको बाटो थियो एकदम राम्रोसँग गयौँ र त्यति बेला हैदराबादमा मैले धेरै राम्रा राम्रा जग्गाहरू घुमेँ इन्टेरियर गार्डन घुमेँ त्यसमा मैले हुसैन सागरमा त्यहाँ पनि हामीले धेरै फोटोहरू खिच्यौँ र त्यो दिन त्यो पलहरू मेरो लागि एकदम यादगार हुनेछ र मलाई पुरा त्यस्तै राम्रो राम्रो जग्गाहरू जसमा हामीले धेरै नदेखेकोहरू चिजहरू देख्नसक्छौँ जग्गाहरू घुम्न पाउँ पाउँछौँ अन्त मलाई त्यो जग्गाहरू चाहिँ मेरो लागि एकदमै स्मरणीय एकदम यादगार छ मेमोरेबल छ र धेरै मेमोरिजहरू पनि रहेको छ धेरै त्यो फोटो मार्फत् पनि हामीले त्यो मेमोरिजहरू क्लिक अब क्यापचर गरेको छ र मलाई एकदमै त्यो जग्गाहरू चाहिँ पुरा मनपर्छ त्यस पछाडि चाहिँ अब म सोच्छु मलाई फेरि यात्रा गर्नु मन छ कतै अब पेलिङ अब मैले चाहिँ सिक्किम पनि म गएँ पेलिङमा पेलिङमा पनि एकदम राम्रो रिसोर्टहरू छ होटेलहरू छ जहाँ त्यहाँबाट नि हामीले घामको दृश्य कञ्चनजङ्घाहरू नजिकै देख्नसक्छौँ र धेरै जाडो भए पनि त्यो जग्गा पनि लामो बाटो छ तर पनि मैले पनि त्यहाँ धेरै धेरै धेरै इन्जोय गरेँ राम्रो राम्रो जग्गाहरू घुम्न पाएँ र मैले धेरै जग्गाहरू कालिम्पोङभरि जस्तै सिक्किम भुटान जग्गा हैदराबाद आन्ध्र प्रदेश है त्यतातिर पनि राम्रो राम्रो जग्गाहरू घुम्न पाएँ र ट्राभल यात्रा गर्नु भनेकै धेरै एक्सपिरियन्स पनि हुन्छ र धेरै हामीले ठाउँहरू पनि चिन्नसक्छ र प्लस इन्जोय पनि गर्नसक्छ